म गोमा खँड्का बोलेको म बाख्राकोटबाट बोलेको मलाई छोरीको बिहा छ कि मलाई बिस लिटर जस्तो दुधहरू चाहिन्छ तर प्योर दुध चाहिन्छ हैन भैँसीको दुध हैन गाईकै दुध अँ पर्सि बिस तारिक अँ

अनि त दुध चाहिँ नफाटोस् है अँ राम्रो दुध पायस बनाउने पुग्छ नि कसरी कसरी लिटर

अँ कसरी लिटरको पचास रुपियाँ अनि

भाँडा सफा गरेर राखेको छु अँ पानी चाहिँ नमिसाएको होस् नि फेरि राखेँ मैले राखेँ